हाम्रो कालिम्पोङमा पनि मसिनो मसिनो दोकानहरू छ तर अहिलेको बर्खाको भेलले सब्जीको दामहरू पनि निकै बढेर गएको छ के गर्नु रमभेँडाको दाम पनि एक सौ चालिस पुगिसकेको छ गरिबगुर्बाले कसरी पार चलाउँदैछ त्यसलाई त्यसले गर्दाखेरि है यहाँ धेरै कष्टहरू परिरहेको छ भन्ने मेरो विश्वास छ अनलाइन सपिङमा म जान्दिनँ खाद्य वा समाग्री बढेकोले गर्दा बस्दाको गर्दाको यसले गर्दाखेरि धेरै समस्यामा परेको छ यहाँको बासिन्दाहरूलाई विशेष गरी अब गरिबगुर्बाको मान्छेहरूलाई जस्तो लाग्छ